हिन्दी पनि देवनागरी लिपिमा लेख्छ र नेपाली पनि त्यही लिपिमा लेख्छ र हिन्दी बोलेको त नेपालीले प्रायः प्रायः सबै बुझ्छ र नेपाली बोलेको पनि हिन्दीले प्रायः प्रायः प्रायः प्रायःभन्दा अलिअलि बुझ्छ